मसँग चाहिँ मन पर्ने क्लासिक पुस्तकमा चाहिँ गुरूप्रसाद मैनालीको नासो छ जसलाई चाहिँ अब बुकिलले नयाँ संस्करणमा छापेको छ र यसमा विभिन्न कथा सङग्रहहरू रहेको छन् लगभग आठवटा कथा सङग्रहहरू सङ्कलित छन् गुरूप्रसाद मैनालीको यो क्लासिक कथाहरूको सङग्रह हो नासो र यो चाहिँ मेरो पाठ्यक्रमसँग पनि सम्बन्धित रहेको कगरणले गर्दाखेरि चाहिँ मैले यो किताबलाई चाहिँ एकदम खोजेर मैले नयाँ संस्करणको रूपमा पाएँ र यसलाई मैले ल्याएको छु र यसलाई मैले नजिकैको पुस्तक पसलबाट नै किन्न सफल भएँ र यो नासो कथा सङग्रह गुरूप्रसाद मैनालीको नयाँ संस्करणमा जसलाई चाहिँ बुक हिल पब्लिकेसनले प्रकाशित गरेको थियो त्यो पुस्तक चाहिँ मैले किनेको छु